मलाई चाहिँ सधैँ एउटै स चिज खाइरहनु मनपर्दैन दाल भात सब्जीहरू त सधैँ खाइरहेकै छ तर यसमा चाहिँ हाम म हामी मलाई चाहिँ नेपाली खाना नै मनपर्छ जस्तै मकैको चामल त्यो मिसाएर खाने अनि कोदोको पिठोहरू अनि यो टिम्बुर टिम्बुरको अचार चिम्फिङ त्यसको अचार हौ त्यस्तोहरू बनाउँछु म यो सम यो चाहिँ सिजन सिजनमा मात्रै पाउने गर्छ यो चिम्फिङ टिम्बुरहरू चाहिँ अन्त ल्याएर यसलाई चाहिँ हामीले जगेरा गरिराख्नु पर्छ त्यसलाई पनि भिजाएर हुन्छ कि नुनमा भिजाएर हुन्छ कि तेलमा भिजाएर हुन्छ त्यसरी राखेर चाहिँ हामी वर्षभरि नै बेला बेला खानु मनलागेको बेलामा चाहिँ प्रयोग गर्ने गर्छौँ